चरा अब चराहरू त थुप्रो हुन्छ त्यसमा मजुर भयो ढुकुर लाँचे चिबे के भन्छ अर्को चिबे मुस्टे त्यहाँदेखिन् फापरेचरा त्यहाँदेखि सुगा पाइन्छ सुगा हुन्छ अनि अर्को चिल हुन्छ गरुड त्यहाँबड अन्त अरू थुप्रो हुन्छ अनि र मलाई प्रायः मन पर्ने चरा चाहिँ सुगा र अन्त मजुर हो किनकि अब मजुर चाहिँ पानी झरीमा है यस्तो मज्जाले नाच्छ है उसको पखेटा पछाडिको पखेटा चाहिँ अब यति मज्जाले फिँजाएर नाच्ने गर्छन् है त्यो देख्दाखेरि चाहिँ आफूलाई एकदम राम्रो लाग्छ है एकदम खुसी लाग्छ है एकदम आफै एकदम खुसी लाग्छ त्यसको त्यसको नजिक जाऊँ जस्तो लाग्छ है एकदम राम्रो देखिन्छ टाढोबाट पनि झन् नजिकबाट त यति दामी देखिन्छ अब त्यो त्यो त्यो अब त्यो मजुर अब हेर्दै कस्तो दामी देखिन्छन् है अनि अर्को चाहिँ के भने सुगा सुगा चाहिँ अब उसको के भन्छ उसको सुगाको त्यो कलरै एकदम राम्रो हुन्छ कि कलर भयो उसको चोँच अब उसको चुच्चो मुख त्यो चुच्चो अब रातो हुन्छ है पल्स उसको घाँटीमा पनि रातो परेको हुन्छ है त्यसको त्यसको कलरै मन पर्छ त्यसको कलरै मन पर्छ झन् उसको त्यो बगाल हुँदाखेरि त यति दामी देखिन्छ कि अब सुक्खा रुखमा हरियो हरियो चराहरू बस्दाखेरि अब कस्तो देखिन्छ कस्तो सुन्दर देखिन्छ होइन त्यही कारण चाहिँ अब मलाई चाहिँ पुरा मन पर्छ है तिनीहरूको आवाज तिनीहरूको बो अब तिनीहरूको चरा चुरुङ्गीको आवाज सुन्दाखेरि है खुसी लाग्छ एक प्रकारको मजा पनि आउँछ है राम्रो सुनिन्छ त्यसै कारण अब मलाई चाहिँ के भन्छ सुगा चाहिँ मलाई पुरा मन पर्छ